विशेष धन्यवाद बहिनीलाई है नृत्य मैले विशेष गरी है सानैदेखि है गरेर आएको है यस कलालाई मैले सानैदेखि नै अपनाएर आएको है अनि यो कला चाहिँ कस्तो हुन्छ भने नृत्य कला चाहिँ अब मैले प्रशिक्षण त लिएको छैन कहीँबाट है र आफै आफ्नै कोसिसमा आफ्नै क्षमतामा है गर्दै आएको है र नृत्य चाहिँ मैले कति प्रकारको गरेँ भन्दाखेरि हेर्नुहोस् है लोक नृत्य पनि गरेँ है र आधुनिक गीत सङ्गीतमा पनि नृत्य गरेँ है र अहिले हालैको नृत्य धेरै प्रकारका छन् है तपाईँहरूले प्रत्यक्ष रूपमा देख्नुहुन्छ है टेलिभिजनमा है र सो सो भन्न पर्दा नित्यहरू बिषय लिएर है धेरै कलाकृतिहरू छन् है तर पनि मैले नृत्यलाई नै एउटा आफ्नो कला सोचेँ है र अहिले पनि म एउटा नृत्य शिक्षक पनि हो है र यस नृत्यलाई नै म बरकरार नै राख्नेछु भविष्यको दिनमा पनि है किनभने आफ्नो एउटा भित्रबाट आएको कला हो यो नृत्य भन्ने कुरा चाहिँ सो उसो म स्कुलहरूतिर है कतै कुनै जग्गामा पनि कहीँ पनि यस्तो खालको मौका पायो भने मो नृत्य पनि गर्नेछु र सिकाउने पनि छु यो कलालाई है जुन कला लाई चाहिँ हामी एकदमै हामीले आफ्नो कलालाई कदर गर्नु पर्छ है यो कला नै आफ्नो भोलीको दिनमा केही कुछ पनि गर्नु सक्छ कलैबाट हामीले पनि धेरै थोक धेरै विषय वस्तुमा पनि हाम्रो कला प्रदर्शन पनि गर्न सक्नु पर्छ है धेरैभन्दा धेरै नृत्य मैले प्रस्तुत गरेँ है भिन्न भिन्न जग्गामा भिन्न भिन्न देश भेष र धेरै भिन्न भिन्न भाका है भिन्न भिन्नै भाषाको गीत सङ्गीतमा पनि मैले नृत्य गरेको छु है सो उसो नृत्यलाई चाहिँ म आफ्नो है एउटा आन्तरिक हृदयबाटै मो रुचि राख्दछु है सो उसो नृत्य चाहिँ मेरो एउटा आत्माबाटै आउँछ है नृत्य भन्ने कलालाई म एकदम